हेलो बडा बोल्नुभएको ए योपालि साग सब्जीहरू के के लाउनुभएको छ ए बारीहरू चाहिँ बनाउनुभयो होला ए हजुर

बेच्नु चाहिँ कहाँ लानुहुन्छ बेच्नु नि कहाँ लानुहुन्छ होइन साग सब्जीहरू बेच्नु चाहिँ कहाँ लानुहुन्छ ए म ए भनेपछि कमाई राम्रै हुन्छ साग सब्जीहरूबाट है निमेक पनि गर्नुहुन्छ है

ए हजुर अन्त इन्कम चाहिँ राम्रै हुन्छ है यसबाट

ए हुन्छ हुन्छ